पशु उत्पादन गर्ने अब उयो चाहिँ राम्रो ब्रिड लाउनु पऱ्यो होइन राम्रो एकदमै मगाउनु पऱ्यो एआई अब गाई हो सुँगुरहरूलाई अब एआई गराउँदाखेरि चाहिँ अब राम्रो ब्रिडको बाहिरको ब्रिडको एआई गरायो भनेदेखिलाई चाहिँ अब राम्रो बच्चाहरू निस्किन्छ एकदम हेल्दी बच्चाहरू राम्रो बाहिरको अब ठुलो ठुलो डालको बच्चाहरू निस्किन्छ अनि त्यही हो अब राम्रो बनाउनुको लागि चाहिँ एआई गराउँदाखेरि चाहिँ सुँगुरको होस् गाईको होस् या बाख्राको होस् यिनीहरूको चाहिँ अब बाहिरको ब्रिड ल्याएर अब गरायो भने चाहिँ एकदमै राम्रो ठुलो खालके उयो हुन्छ बच्चाहरू हुन्छ होइन अन्त अब अब यसबाट चाहिँ हब त्यै हो फाइदाहरू चाहिँ अब सुँगुर पालेर सुँगुर पाल्यो भनेदेखिलाई सुँगुरलाई अब एआई गराएर बच्चाहरू पाल्नु सकिन्छ बच्चाहरू निकालेर बेच्नु सकिन्छ त्यसलाई अब सुँगुरलाई अब केटा हो भने अब त्यसलाई खसीहरू बनाएर होइन खसी बनाएर त्यसलाई अब काटेर त्यसलाई अब मासुमा बिक्री गर्नु सकिन्छ त्यसबाट फाइदा लिन सकिन्छ अनि यता अब गाईहरू भनेदेखिलाई चाहिँ अब दुधबाट भयो घिउ छुर्पी हरू भयो त्यहाँबाट यता बाख्रामा हो भने अब बाख्रालाई पनि बच्चा बनाएर है पालेर अलिक ठुलो बनाएर त्यसलाई खसीहरू बनाएर राम्रो ब्रिडकोहरू अहिले खसी बनायो भने एकदमे माथि दाम छ तिनीहरूको त त्यसमा त्यो भयो अनि यता कुखुराहरू पनि छ कुखराहरू पालेर बिक्री गर्नु सकिन्छ राम्रो आमदानी गर्नु सकिन्छ त्यही अब हाम्रो गाउँ बस्तीमा त्यही हो कुखरा बाख्रा गाई सुँगुर हाँसहरू भयो यिनीहरूलाई चाहिँ अब उयो गरेर बच्चा निकालेर बेचेर त्यसबाट पनि अब उयो गर्नु सकिन्छ फाइदा गर्नु सकिन्छ पैसा कमाउनु सकिन्छ त्यही हो